अहिले यहाँनिर पहिलाको भन्दा नृत्यमा धेरै प्रकारको उयो परिवर्तनहरू हुन थालेको छ किनभने पहिला चाहिँ एकदमै संस्कृत खालको नृत्यहरू गर्थ्यो संस्कृत क्लासिक खालके एकदम कथकहरू सबै कुरा त्यस्तोहरू मात्रै गर्थ्यो तर अहिले चाहिँ बाहिरको विदेशको कल्चरहरूले छोएर चाहिँ मान्छेलाई अहिले पप कल्चरहरूले गर्दाखेरि चाहिँ पुरा वेस्टर्न डान्सहरू त्यस्तो पुरा के भन्नु त्यसलाई हिपपहरू त्यस्तो खालके डान्सहरूलाई त्यही कारणले चाहिँ पुरा अहिले परिवर्तन पुरा भइसकेको छ नृत्यमा यहाँनिर पुरै पहिलाको भन्दाखेरि अन्त अहिले धेरै साह्रो साह्रो उयोहरू पनि छ अब जसलाई बुझ्नु साह्रो पर्छ साह्रै साह्रै नृत्यहरू जसलाई बुझ्नु साह्रो पर्छ कसै उयसमै जस्तो गीत हुन्छ त्यस्तोमै उयो नै गरेको हुँदैन अब त्यस्तो खालके नृत्य नै पर्फर्म नै गरेको हुँदैन र पहिलाको र अहिलेको नृत्यमा धेरै फरक छ पहिलाको चाहिँ एकदम संस्कृत हुन्थ्यो सबैलाई मन पर्ने तर अहिले चाहिँ कसैलाई मात्रै अन्त अब प्राय चाहिँ मन पराउँदैन यस्तो पप कल्चरहरू किनभने